अब बारीमा भएको सागसब्जीहरू उठाउन सरदारहरू त आउँछ नि होइन हामीले लगेर त्यो बजार बजार बेचिरहनु पर्दैन दोकान दोकान बेचिरहनु पर्दैन उनीहरू आएर सबै लगिदिन्छ त्यसमा चाहिँ हामीलाई ठुलो सहायता गर्छ उनीहरूले होइन अर्को उनीहरूले शोषण चाहिँ कहाँ गरिरहेको छ भने हाम्रोबाट चाहिँ धेरै क्वान्टिटीमा लगेर धेरै क्वान्टिटीमा बिटाहरू बनाएर चाहिँ कम्ती दाम दिएर चाहिँ उनीहरूले त्यही बिटालाई आधा पारेर बजारमा बेचेर पनि त्यसको डबल दाम हामीलाई दिएको भन्दा डबल दाम उनीहरूले बेच्छ हामीले चाहिँ दुःख गरेर वर्षभरि त्यसलाई उमार्नमा धेरै दुःख गरेको हुन्छ त्यसको आधा दाम पनि पाउँदैन हामीले त्यसमा चाहिँ उनीहरूले हामीलाई शोषण नै गरिरहेको हुन्छ